फोनमा डुकपा केटीको फोन हेरेर चाहिँ यो सबै मैले के अरे यो अचारहरू बनाउनु सिकेको छु अनि सबै कुरोको अचारहरू बनाउनु सिकेको छु फोनमा हेरेर अनि के अरे डोनाटहरू बनाउनु सेलोटहरू बनाउनु सोलरोटहरू पकाउनु त्यो फोनमै हेरेर सबै सिकेको छु मैले अनि अचारहरू पनि सबै यस्तै मटरको अचार मुलाको अचार तामाको अचार अरू कुरो सबै अचारहरू बनाउन सिकेको छु त्यही फोनमा हेरर अनि सेलरोटी अरू खिरहरू राम्रो राम्रो कुरा डोनटहरू सबै कुरो बनाउन सिकेको छु फोनमा हेरेर